मलाई नेपाली भाषाको अब इतिहासबारे त त्यति थाहा छैन होइन अब जति पनि थाहा छ अब मानिसहरूकोबाट अब मैले सुन्नुमा अब आउँदाखेरि चाहिँ अब यस भाषा चाहिँ अब संस्कृतहरूबाट होइन अब उप अपभ्रंश हुँदै आएको पनि भनिन्छ होइन कतिले यसलाई गोर्खा भाषा पर्वतीय भाषा अनि पर्वते भाषा खस भाषा पनि भनिने गर्थ्यो होइन अन्त अब के भन्छ अब हाम्रो अब मलाई यस नेपाली अब भा इतिहासकोबारेमा त त्यति पनि थाहा छैन अब अब हाम्रो अहिले जस्तो अब हामीले नेपाली होइन भाषा हामीले बोलिरहेका छौँ समयअनुसार अब यसलाई परिवर्तन पनि आउँछ होला होइन अब समयअनुसार अब नेपाली भाषा होइन अब अर्कै पछि गएर अब अर्कै भाषा पनि हुनुसक्छ होला यसमा अरू अरू परिवर्तन पनि आउनुसक्छ होला